मलाई मनपर्ने खेलहरू चाहिँ गोली क्रिकेट म चाहिँ टिभीमा हेर्छु साथीहरूसँग बसेर टिभीमा पनि हेर्छु युट्युबमा पनि हेर्छु फुटबलहरू मलाई मन पर्छ क्रिकेटहरू पनि मन पर्छ मैले प्रायः जस्तो टिभी र टिभीमा पनि हेर्छु अनि युट्युबमा पनि हेर्छु